मलाई थाहा भएको सरकारी योजनाहरूको बारेमा भन्नुपर्दाखेरि चाहिँ जस्तै अब कन्याश्री भयो माइनेरिटी भयो लक्ष्मी भण्डार भयो ओल्ड एज भयो वृद्धि वृद्धि वृद्ध भत्ता भयो त्यस्तोहरूको बारेमा चाहिँ थाहा छ अब त्योबारे भन्नपर्दाखेरि चाहिँ अब माइनेरिटी अब माइनेरिटी अब सानो माइनेरिटी अब सानो नानीहरूले अब पढ्ने स्टुडेन्टहरूले अब राम्रो भएको छ उनीहरूलाई अब कोही बेला अब के सकिन्छ के के के कुराहरू अब स्टुडेन्टहरूलाई चाहिन्छ कोही बेला पकेट खर्चहरू होइन त्यस त्यसबाट अब निकालेर पनि सकिन्छ नि त त्यो अब एकदमै राम्रो भएको छ धेरै कुरामा हेल्प भएको छ अब लक्ष्मी भण्डारले गर्दाखेरि अब आमा दिदी बहिनीहरूलाई राम्रो भएको छ उनीहरूको कति कुरा अब कति कुराहरूमा समस्याहरू आउँदाखेरि अब त्यो पुगिरहेको छ उनीहरूलाई त्यो कुराबाट हेल्प भइरहेको छ लक्ष्मी भण्डार थाप्ने दिदी बहिनीहरूले होइन त्यही हो